यस क्षेत्रमा पाइने धेरै प्रकारका चराहरू छ काग रुप्पी भँगेरा ढुकुर परेवा साथै हामी यस क्षेत्रमा हामी मुजुर पनि पाउँदछौँ जुन जसको चाहिँ हामी रूपहरू हेर्छौँ जसको डान्स जब मुजुरले आफ्नो डान्सहरू गर्दछ त्यो कुरोहरू हामीलाई असल लाग्दछ साथै यस डिभिजनमा पाउने धेरै प्रकारको चराहरू अहिले यी समयहरूमा विलुप्त पनि हुँदैगएको छ तर हामीलाई प्रसस्त मात्रामा हामीले हाम्रो क्षेत्रमा पाउने कुरो चाहिँ हामी परेवा हो परेवा हाम्रो घरद्वारतिर हामी प्रसस्त रीतिले हामी देख्नसक्छौँ र त्यसको पनि धेरै प्रकारको भूमिकाहरू छ